हेलो दाजु अँ तपाईँकोबाट अस्ति मैले सागहरू लिएर आएको थिएँ नि अँ हो त्यो साग त साह्रै राम्रो हगि सब्जीहरू र भन्नुभएको थियो नि अलिकति त्यसको पछि भनेर अहिले कस्तो के छ होला हौ दाम आलुको दाम के दाम छ

अँ अँ आलु त्यही एउटा बिहाको उ जस्तो छ कि काकाको छोराको अन्त नि बिहाको लागि आलु चाहिएको थियो यसो पच्चिस किलो जति आलु चाहिएको थियो हो अँ अलिकति दाम कम मिलाएर गरिदिनु अब यो उम् अनि यो मुलाको कसरी छ होला त दाम मुलाको सब्जी नि त मुला साग हजुर मुला दस किलो जति चाहिएको थियो अँ दस किलो अँ तपाईको अँ अनि इस्कुसहरू राम्रै छ होला नि अँ कम्ती हुन्छ अनि यो पालङ सागहरू पाउँछ कि तपाईँको दोकानमा अँ अरू पालङ साग सबै छ अँ टमाटर जति टमाटर जति पन्ध्र किलो जति टमाटर चाहिएको छ हो अन्त तिस किलो आलु दस किलो चाहिँ गाजर त्यो पालङ साग छ पालङ छैन नि अनि यो लट्टे साग लट्टे साग पनि चाहिएको छ दुई तिन किलो जति चाहिएको छ

अँ अनि यो खोर्सानीहरू पनि होला नि तपाईँको दोकनमा

अच्छा अँ अनि त्यही त आलु पचास किलो जति चाहिँ गरिदिनु होला हो आलु आलु पच्चिस किलो गाजर पन्ध्र किलो जति अनि अँ त्यहाँबाट खोर्सानी पनि एक किलो जति चाहिँ उ गरिदिइराख्नु हो अनि सागलाई भयो पाँच किलो जस्तो साग पारिदिनु नि पाँच किलो यति हो गरिदिइराख्नु अनि त्यो चाहिँ म लिन आउँछु हो तपाईँले रेडी साँच्ची बोडीहरू छ कि छैन बोडी बोडी छैन अँ बोडी पनि दुई किलो जति ठिक पारिदिई राखिदिनु होला ल हुन्छ ल ल

ल ल हुन्छ ल हुन्छ म आउँदैछु ल